मैले कहिले चाडबाड के धार्मिक अवसरहरूको लागि देउताहरूको मूर्ति चाहिँ बनाएको छुइनँ तर एकपल्ट पुरान हुँदाखेरि चाहिँ यसो झाँकी देखाउँछ नि तब चाहिँ मेरो साथी श्रीकृष्ण भगवान् र म चाहिँ माता राधा रानी हुनु हुने मौका पाएको थिएँ होइन र त्यो अनुभव चाहिँ मेरो राम्रो थियो